मलाई चाहिँ बजारबाट किनेर ल्याएको मसालाहरू चाहिँ भन्दा पनि घरमै बनाएको मसालाहरू मनपर्छ हो म चाहिँ खाना पकाउँदाखेरि टमाटर प्याज लसुन अदुवा किनेर राम्रोसँगले धोएर राखेर चलाउँछु अन्त प्या अदुवाको पेस्ट मज्जाले पेस्टहरू गर्छु लसुनहरू पेस्ट गर्छु जिरा केजी केजी ल्याउँछु धनियाँ ल्याउँछु सबै धोएर राम्रोसँगले पेस्ट गरेर बनाएर राख्छु त्यसले गर्दा हामी चाहिँ घरको अर्ग्यानिकहरू मज्जाले बनाएर खान्छु म चाहिँ अब त्यो कतिले चाहिँ चिल्ली पाउडरहरू चलाउँछ त्यो चिल्ली पाउडरहरू मलाई मनपर्दैन अन्त हामी चाहिँ हर्दीहरू घरमा उमारेर धोएर काटेर सुकाएरै त्योहरू सबै पिनेर राम्रोसँगले पेस्टहरू गरेर त्यस्तोहरू चलाउँछु त्यो अदर मेथीहरू हुन्छ मेथीहरू धोएर उमालेर मज्जाले त्यसको उयो यस्तो अब उमाले सब्जीहरू बनाएर खाँदा त्यो हेल्थको लागि अलिक राम्रो हो त्यसरी खान्छु बजारमा अब प्याकेटको चिजहरू चाहिँ प्रायः युज गर्दिनँ सबै हामी चाहिँ अर्गान्स चिजहरू चाहिँ खान्छु अब राम्रोसँगले धोएर सफाहरू बनाइराखेर खान्छु